अँ हेलो अँ त्यो हेलो अँ के गरेको ए भेलितिर फ्री छ अन्त तिमी ए हेमिल्टन लजमा एउटा त्यो होटेल खोलिएको छ अहिले सुन्यौ ए गएको छैन होइन अहँ म पनि गएको छैन साथीहरूले भन्दै थियो तिनीहरू गएको थियो अरे म त राम्रै छ तिमी ए त्यही त अन्त त्यहाँ नेपाली डिसेसहरू सबै पाउँछ अहिले होइन त्यहाँबाट योहरू छ अरे होइन अन्त बट लजमै खुलेको छ होला अब यति छेउमा छ गएन भने कहाँ हुन्छ त्यही त सोचेको जाऔँ कि भनेर एक्लै जानु पनि भएको छैन त्यही भएर तिमीलाई सोधेको ल त पछितिर कहिले हुन्छ नत्र जाऔँ भोलि पर्सि कहिले हुन्छ तिम्रो टाइम छ भने अँ भोलितिर भयो भने भोलितिर गएकै राम्रो न त फेरि पर्सि भोलि आइतबार होइन अन्त भोलि त अन्त अँ फ्री हुनु सक्दैन भोलि फ्री हुनु सक्दैनौ तिमी अन्त ए ए नत्र फ्री भयो भने भन्नू ल कल गरेर ल हुन्छ ल ल राखेको अब खोइ साथीहरू त सबैजना गयो भन्दैथ्यो तिमी र म जाऔँ न त त्यहाँ मोमो चाउमिन अब नेपाली डिसेसहरू पाउँछ भने अब त्यहाँ गएर हेर्नुपर्छ मेन्यु कार्ड मलाई पठाइदिएको छैन त्यहाँको वेटरहरूले पठाइदिएको भए भन्थेँ अँ पाउँछ होला मेन्यु मलाई पठाएको छैन हो म कसरी भन्नु अँ सबै पाउँछ अरे नेपाली डिसेस सबै ल ल राखेको